यो हाम्रो क्षेत्रमा मलाई मन पर्ने चराचुरुङ्गीहरू चाहिँ मेरो घर मङमायामा भएको कारणले गर्दाखेरि म बस्ती एरियामा फरेस्ट एरियामा भएको कारणले गर्दाखेरि मलाई एकदम मन पर्ने चरामा आउँछ मलाई मुजुर अनि मेरो घर वरिपरि मुजुरहरू आउँछन् मलाई मन पर्छ अनि मेरोमा यहाँ दिनरातै मेरोमा घरको नजिक आउने भएको कोइली चरी हो कोइली मलाई मन पर्छ अनि भँगेराहरू रुपीहरू प्रशस्त रूपमा मेरो घर वरिपरि आउने गर्छन् र जति पनि चराचुरुङ्गीहरू छ एकदम राम्रोसँग आउँछन् र यहाँनेर विशेष गरीकन चरामा यहाँनेर रुपी आउँछ भँगेरा छन् मुजुर छन् कोइली छन् अनि यहाँनेर बेला बेला हाम्रो यहाँनेर लाटोकोसेरो भन्दछ हाम्रो उयसमा लाटोकोसेरोहरू पनि आउँदछन् अनि यहाँनेर चिल पनि आउँदछन् कागहरू आउँदछ्न् धेरै प्रकारका चराचुरुङ्गीहरू हाम्रो घर वरिपरि त्यहाँबाट आउँदछन् यो कुरोहरू मलाई जानकारी भएको चाहिँ यति नै हो